मैले चाहिँ यसपालिको दसैँमा चाहिँ लेदरको ज्याकेट किनेको थिएँ कि र विन्टरमा चाहिँ एकदम कडा हुने र गरम महिनामा चाहिँ एकदम भारी त्यो पुरै फिजिएर तन्केर कस्तो हुने र मलाई चाहिँ लेदरको ज्याकेट चाहिँ राम्रो लागेन किनभने त्यो तपाईँको बर्खामा लगाउनु पनि मिल्दैन अन्त भिज्छ भिजेर बिग्रिन्छ भनेपछि घामपानी भएपछि त्यो प्वाक प्वाक उक्किन्छ अनि साथै प्राइस पनि साह्रै ज्यादा र त्यो अब हामी यहाँ गरम जग्गाकोलाई चाहिँ अब त्योमा केही फाइदै छैन लेदरको ज्याकेटहरू किनेर पनि हुन्छ नि तपाईँको त्यो प्वाक प्वाक उक्किने गरममा गरम हुने ठन्डामा त्यो ज्याकेटै पुरै चियो भएर जिउ नै कोल्ड भएर बस्ने त्यस्तो टाइपको रहेछ त्यो ज्याकेट चाहिँ के मलाई मनपरेन प्राइस पनि साह्रै ज्यादा सोचेकोभन्दा पनि ज्यादा अन्त त्यो ज्याकेटमा चाहिँ नकिनेकै राम्रो हो गरममा गरम जाडोमा जाडो फेरि कक्रेर कडा भएपछि त्यो भारी न भारी हुन्छ के हातहरू हाल्नु पनि कडा भएर कस्तो साह्रो पर्छ नकिनेकै राम्रो बेस्ट लेदरको ज्याकेट चाहिँ